दिदी यहाँ आउनु होस् न मैले कुर्ता मगाएको कि फ्लिपकार्टबाट राम्रो आएछ हौ राम्रो क्वालिटी रहेछ पहिलातिर मैले मगाइरहन्थे नि हजुर फ्लिपकार्टबाटै बेसी त फ्लिपकार्टबाटै मगाउँछु सबै राम्रो आएछ हौ कलरहरू जाँदैन रहेछ हो लगाएर धोएँ पनि कि ट्राईको लागि हजुर राम्रो रहेछ कलरहरू जाँदैन रहेछ हो पहिलादेखि नै फ्लिपकार्टबाट त मैले राम्रो राम्रो नै पाएँ अहिलेसम राम्रो नै पाएको छु दामी लाग्यो हौ मलाई तपाईँ मगाउनु होस् न फ्लिपकार्टबाट राम्रो राम्रो आउँछ त कलरहरू पनि सबै चुजहरू गऱ्यो हो म त मिडियम मगाउँछु एम मगाउँछु अन्त राम्रो आउँछ साइज पनि कसै कसै चाहिँ ठुलो आउँछ त्यो गर्दा उयो गर्दा भइगयो राम्रो लाग्यो हौ मलाई त फ्लिपकार्ट अनलाइनभरिमा मलाई फिप फ्लिपकार्ट चाहिँ राम्रो लाग्छ हौ सब अब अहिलेसम मगाएको मैले थुप्रैवटा मगाइसकेँ राम्रो राम्रो लाग्यो हौ कलरहरू एउटा जाँदैन रहेछ हो दामी दामी